हाम्रो क्षेत्रमा चाहिँ कला विद्यालयहरू चाहिँ बाल आवाज परिवार कालिम्पोङ छ त्यसमा चाहिँ नानीहरूदेखिको लिएर ठुलोहरूसम्म के भन्छ कलाहरू कला गर्ने आर्ट्सहरू गर्ने डान्सको लागि कला नृत्यकलाहरू गर्ने सबैजना नानीहरूलाई चाहिँ पार्टिसिपेट गर्नु भन्छ होइन जति सक्दो चाहिँ अब उनीहरूले चाहिँ के गर्छ भन्दाखेरि सबैले अपरच्युनिटी पावोस् सबैजना अब फ्युचरमा जे एउटा न एउटा केही भएर उठोस् भनेर चाहिँ डान्स कम्पिटिसन् आर्ट कम्पिटिसनहरू राखेको छ अब त्यस्तै गरेर चाहिँ हामीले के के कै के के अवार्डसहरू पनि पाउँछ होइन अवार्डसहरू पायो अन्त हामीले जब जब अब हामीले पार्टिसिपेट गर्छ त्यति बेला पैसा पनि लाग्दैनथ्यो यस्तो खालके राम्रो अपरचुनिटी चाहिँ अब हामीलाई आएको थियो अन्त हामीले त्यसमा पार्टिसिपेट पनि गऱ्यो कति कहाँ कहाँ प्रोगामहरू गर्नु गयो डान्सहरू गर्नु गयो रामायण भन्नु गयो होइन अन्त त्यति बेला चाहिँ मजा आयो सरले अब हामीलाई जति सक्दो हेल्प गर्नु भएको थियो आफ्नो ट्यालेन्टलाई अगाडि बढाउनको लागि अन्त हाम्रो अझै एउटा उयोम छ नव उदय समाज भन्ने ठाउँ छ त्यसमा चाहिँ नानीहरूलाई फुटबलहरू खेलाउँछ सान सानो भाइहरूलाई केटीहरूले पनि खेल्दा पनि हुन्छ होइन अन्त जस्तो कि डान्सबर्ग क्लब छ त्यसमा भलिबल खेलाउँछ नानीहरूलाई अब नव उदय समाजमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ आर्ट कम्पिटिसन् पनि हुन्छ भलिबल हुन्छ भलिबल पनि हुन्छ अन्त फुटबल पनि गराउँछ त्यसमा चाहिँ अब पार्टिसिपेट गर्नुप र्छ जसले जित्छ त्यसमा चाहिँ मनी प्राइज हुन्छ त्यो बाढ्छ होइन त्यहाँदेखिको चाहिँ अब यस्तो धेरै धेरै प्रकारको अपरच्युनिटिसहरू छ हाम्रो यो ठाउँमा होइन अब सबैले अब आफ्नो आफ्नो एक एकवटा अब हबी राखेर यही के केमा पार्टिसिपेट गऱ्यो भने पनि त्यसले गर्दाखेरि नानी फ्युचरमा केही कुछ गर्न सक्छ भन्ने चाहिँ उनीहरूले सोच राखेर चाहिँ हामीलाई यो क्षेत्रहरू विद्यालय कल कलाहरूमा नृत्य प्रदर्शिमा चाहिँ अब सबैले जोइन गर्नु भनेर भन्छ